म मेरो बागवानी चाहिँ छतमा पनि गर्छु घरको वरिपरि जग्गा थुप्रो छ त्यहाँ जग्गामा पनि लगाउँछु लगाएको छु मैले हो फुलहरू छ फुलहरू छ जेरिनियम एजिलिया अर्किड र अरू के के भेराइटिज छ फुलहरू त अब सबै नाम भनिरहनु त पर्दैन होला र बगैँचामा चाहिँ मेरो सुन्ताला अम्बकहरू लगाएको छु अहिले चाहिँ सुन्तलाको टाइम अम्बक खाने टाइम हुँदैछ सुन्तला फल्दैछ र इस्कुसहरू सब्जीहरू पनि प्रायः आफ्नै बारीमा इस्कुस फर्सी लौका इत्यादिहरू र फुल बगैँचा चाहिँ मेरो आँगनमा छ प्राङगनमा छ तल भएको चाहिँ मेरो एजिलियाहरू छ जिन्कोबायोलोबा हो त्यहाँदेखि उयो फलहरूमा चाहिँ वाटर के भन्छ सुन्ताला र वासिङटन वासिङटन रोपेको छु सुन्तला फल्छ टाइममा आफ्नो सिजनमा आफै आफैलाई खानु पनि हुन्छ र सब्जीहरूमा इस्कुस छ फर्सी छ लौकाहरू यस्तो फलिरहन्छ यो पालि काँक्रा चै राम्रो भएन सागहरू लगाउँछु सागसब्जीहरू आफ्नै बारीमा हुन्छ सयपत्री फुल लगाएको छु दसैँ तिहारको लागि चाहिने सबै मेरो छँदैछ फलमा चाहिँ मधेसको फल के भन्छ उ त्यो के भन्छ तेस रुखको नाम पनि जान्दिनँ पङ्खा हो कि के भन्छ नि हो त्यो पनि लगाएको छु त्यो त फल्छ रुद्राक्षको बोट पनि छ मेरो बगैँचामा रुद्राक्ष पनि फल्छ र फूलहरूमा चाहिँ थुप्रै किसिमको छ एजिलिया भयो उयो सकुलेन्टहरू भेराइटी सकुलेन्टहरू लगाएको छु तर यो चाहिँ मैले बेच्नुको लागि लगाएको होइन आफ्नै टाइम बिताउनुको लागि बुडी भएँ बसिरहेको छु काम छैन अन्त बगैँचामा फलफुल लगाउँछु फुलहरू रोप्छु त्यसलाई स्याहारसुसार गर्छु बेच्ने काम चाहिँ म गर्दिनँ मल मट्टी अलिअलि चाहिन्छ त्यसको लागि म गरिहाल्छु जिन्कोबायोलोबा छ त्यो चाहिँ म अरूलाई पनि बाँडिदिन्छु किन्ने आयो भने जिन्कोबायोलोबा चाहिँ सबैको लागि राम्रो हो भनेर बेच्छु अक्सिजन प्लान्ट भन्छ त्यसलाई चाहिँ बेच्छु त्यसबाहेक धुप्पी पनि छ रोपेको छु वसिङटन फलेको छ थुप्रै ऐले सुन्ताला पुरा फलेको छ र अँ अब के भन्नु अरू उयो के भन्छ फामफल फामफललाई के भन्छ आबाकार्डो आबाकार्डो छ यो चाहिँ आफ्नै बारीमा आफै फलाएर आफै खान्छु फुलहरूमा चाहिँ भन्यो अघि नै मैले जेरिनियम छ जेरिनियमको भेराइटिज छ अँ अरू कतिवटा फूलहरू त म नाम पनि जान्दिनँ अर्किडहरू छ किसिम किसिमको सकुलेन्टहरू लगाएको छु त्याँदेखि अब अघाडिपट्टि आँगन छ तल्लोपट्टि आँगन छ त्यो आँगनमा चै मेरो फुलहरू छ अगाडिपट्टि आँगन चै खाली छ तल्लोपट्टि चाहिँ अनेक किसिमको फलफुलको बोटहरू छ त्यो एक एक वटा बर्णन गरेर चाहिँ म भनिरहन भ्याउदिन